हुन त कुनै पनि रेसिपीहरू कसैका लागि अप्ठ्यारा हुन्छन् वा कति कसैका लागि सजिला प्रकारका हुन्छन् तर मेरो निम्ति चाहिँ अप्ठ्यारा रेसिपीहरूमा मटन बटर रेसिपी चाहिँ एकदमै अप्ठ्यारा रेसिपी हुन् किनभने यस रेसिपीमा भित्र चाहिँ मलाई यसको समयसीमाबारे कुनै जानकारी छैन सँगसँगै यसभित्र चाहिने सामग्रीहरूबारे पनि जानकारी छैन साथै यस रेसिपीलाई चाहिँ कुनै न कुनै समयमा म एकदमै प्रयास गर्नेछु र यही रेसिपी चाहिँ मलाई किन अप्ठ्यारा लाग्छन् भने यस रेसिपीमा चाहिने सामग्रीहरू कुन समयमा कति बेला हाल्नुपर्ने कति बेला यसलाई निकाल्नुपर्ने भन्ने कुराबारे मलाई कुनै प्रकारको जानकारी नभएकोले गर्दा मलाई यो रेसिपी चाहिँ पक गर्नु या पकाउनु चाहिँ एकदमै अप्ठ्यारो लाग्छ